हेलो भाइ साथी ए म यो के भन्छ सलमान नेपाली शर्मा

हामी एउटा प्लान गरेको त टोटोपाडा घुम्नु जाने पर्सि आइतबार

जाने होइन घरमा यो हो गाडी छैन एउटा जिप छ होइन अँ तिम्रो गाडीमा चारजना बस्छ मेरो मर्सिडिजमा छजना बस्छ हालिदिन्छ केटाहरू धनी धनी छ हालिदिन्छ अन्त अँ हुन्छ यहाँदेखि टोटोपाडा दस किलोमिटर छ त्यति नै छैन

त्यहाँ गएर फर्स्ट पार्क जाने स्विमिङ पार्क खोलापट्टि तर हामी चाहिँ खानाहरू पकाउने अँ हामीले मैले दसजनालाई भनेको छ हामी लगाएर बाह्रजना हुन्छ अँ ल ल तिमी के ल्याउँछौँ चिकन मटन पनिर फिस अन्त राइस अन्त कोक अन्त जे पनि अब चल्छ अलिअलि के के जे पनि हुन्छ वहीँबाट किन्नुपर्छ

अँ पैसा त दस हजार जस्तो बोक्नु ल